मेरो क्षेत्रमा भएको प्राकृतिक स्रोतहरूको चाहिँ मेरो घरको छेउमा एउटा प्राकृतिक पलाएको म पानीको मुहान छ त्यो मुहानबाट चाहिँ हामी हाम्रो गाउँको लगभग हामी बिस एक्काइस परिवारले चाहिँ त्यो मुहानबाट हामी पानी खान्छौँ र हाम्रो त्यो पानी चाहिँ जुन चाहिँ जग्गामा उम्रेको त्यो जग्गाको मालिकले चाहिँ हामीलाई त्यहाँबाट उसको काम धाम केही नभएकोले उसले चाहिँ हामीलाई पानीको जस्तै आधा घन्टा पानी दियो भने हामीले उसलाई पाँच सौ रुपियाँ महिनामा दिने गरेको छौँ र त्यस्तै गर्दा उसको बिस घर जति पानी दिँदा उसलाई महिनामा दस हजार जति आम्दानी हुन्छ र उसको त्यही दस हजारबाट उसको घरको खर्च चल्दैछ